हाम्रो दार्जिलिङ मुख्य संस्कृति हाम्रो जति पनि राई लिम्बु तामाङ जति पनि अन्य जातिहरू छन् आफ्नो आफ्नो जाति जनजाति परम जातिसँगै हामीले आफ्नो आफ्नो संस्कृति मनाइरहन्छौँ अब राईले आफ्नो संस्कृति साकेला साकेला सिली गरेर लिम्बूले किराती उनीहरूको के भन्छ च्या च्याब्रुङ च्याब्रुङ नाचेर माङ्हिम उनीहरूको माङखिम पूजा गरेर मङ्सिरे पूर्णिमा पनि उनीहरूले पूजा गरेर जति पनि हाम्रो अन्नबालीहरू छ कोदो धानहरू चढाएर पूजा गर्ने गर्छ मुङसिरमा लिम्बू जातिले अनि अरू जस्तै तामाङहरूको तामाङहरूले कोही गुम्बामा गएर बुद्ध पूर्णिमाको दिन गएर पूजा गर्ने गर्छ अन्त अन्य जातिहरूले आफ्नो आफ्नो धर्मले पूजा सामाजिक र सामाजिक पाराले नै मनाइरहेको हुन्छ जति पनि अब हाम्रो धार्मिक धार्मिक परम्पराहरू छ आफ्नो आफ्नो धर्म अनुसार नै गरिरहेको छौँ जति पनि हाम्रो हाम्रोमा हाम्रो दार्जिलिङमा आएका विदेशीहरू हुन्छ उहाँहरूलाई हामीले हाम्रो संस्कृतिद्वारै हामीले उहाँहरूलाई अब दसैँ दिवाली दशहरामा पनि उहाँहरू आउनु भयो भने सेलरोटी दिवालीमा सेलरोटी पकाएर त्यो सेलरोटी बनाएर अरू कुरोहरू बनाएर हामीले दिएर उहाँहरूलाई स्वागत गर्छौँ हामी उहाँहरूलाई स्वागत गरेर खानाहरू दिने गर्छौँ जति पनि हाम्रो यो फेस्टिभलहरू छ हामीले जति पनि दसैँ तिहारमा दसैँ मनाइरहेका छौँ टिका लाएर हामीले घुम्छौँ डुल्छौँ आफ्नो संस्कृति अनुसार हामीले दसैँमा टिका लगाएर ठुलो ठालो आशीर्वाद लिएर आमा बाउको आशीर्वाद लिएर हामीले त्यो निधारभरि टिका लाएर हामीले आफ्नो आफन्त साइनो जोडेर हामी आफ्नोहरूसँग भेदभाव राख्दै हामी उहाँहरूको आशीर्वाद लिँदै हामी उहाँहरूकोतिर जाने गर्छौ अनि हामीले दिवालीमा पनि हामीले आफ्नो भाइ दाजुहरूलाई टिका लाएर आफू हामीले टिका लाएर पुज्ने गर्छौँ हाम्रो माइतीहरूलाई यसरी नै हामीले लक्ष्मी पूजा दिवालीको दिन हामी लक्ष्मीमाता गाईलाई लक्ष्मी पुजेर हामीले पूजा गरेर त्यस दिन हामीले भैलेनी गाउँ गाउँ घुमेर डुलेर भैलेनी गाएर हामीले भैलेनी गाउँदै गाउँघरमा हिँड्दै डुल्दै रमाइलो गाउँछौँ अनि गोरु तिहारको दिन पनि हामी हामीले गोरुलाई पूजा गरेर दाजुभाइहरू देउसी खेल्ने गर्छ गाउँघरमा घुमेर अब रमाइलो गर्ने गर्छ अब दाजुभाइहरूले गर्ने गर्छौँ हामी हाम्रो आफ्नो आफ्नो संस्कृति आफ्नो जाति अनुसार हामीले सधैँ रमाइलो गरेर आइरहेको छौँ